अँ भन् त

अँ गएको थिएँ त अब अब त्यहाँनिर त अब के के पाउँछ के के पाउँछ नि अब खाने उएसमा अब रोटी सेल रोटी पूरै छ होइन सेल रोटीको दोकानहरू पनि छ बेसी छ तिन चारवटा कतिवटा पो छ भन्दै थियो पन्ध्र बिसवटा कता कति कति होला त्यो छ खानुको खानुको लागि हाँ भन्नु त अरू अब के भन्छ तिते छ फालेहरू बेच्नेहरू छ त्यहाँनिर चाहिँ अर्ग्यानिक कुराहरू बेचिरहेको हुन्छ नि त हुँदैन केही हुँदैन एकदम के भन्छ हो त रियल हो त्यो एउटा केटाले बेच्दैथियो म जादाँखेरि चाहिँ अस्ति बिहीबार जादाँखेरि चाहिँ कि जाँडको सानो ढुङ्ग्रोको चाहिँ के भन्छ एक सय रुपियाँ अरे मलाई खा भन्दैथियो कि मलाई त के अब अरू जो जो अब त्यहाँ पाँच छ भाइ थियो उनीहरूलाई चाहिँ अब लिनुहोस न टेस्ट गर्नुहोस् न सानोको एक सय रुपियाँ हो ठुलोको चाहिँ दुई सय रुपियाँ हो भन्दैथियो कहाँ खान्छ हौ अब दिन्छ नि दिनु त खानेले त खाइरहेको हुन्छ नि खानेले त खाइराको हुन्छ मासुभात के चाहिँ मोमोहरू भेज चिकन त्यो पिछे उयोहरू पाउँछ होला हौ सुँगुरकोहरू पाउँछ होला मोमो त खाइनँ कि मैले सेल रोटी खाएँ हो अन्त तिते खाएँ अन्त एसो घुमेँ फुलहरू देखेँ थुप्रै अब डल्ले खोर्सानीको पिक्कलहरू बेचिरहेको मासु बेचिरहेको के के अब बेचिरहेको थियो थियो नि फुलहरू त आम्बो के के भेराइटीको भेराइटीको फुलहरू कोही महँगै छ कोही सस्तै छ सस्तो भन्दाखेरि पनि अब सस्तो कति भन्नु अहिलेको लागि त अब हन्ड्रेड अब मिडियमै नि हौ हन्ड्रेड गर्छ त्यही उयेसकै के भन्छ पटको हैन एउटा स्यानुको पनि हन्ड्रेड गर्छ अब हन्ड्रेड नै हुन्छ त्याँपछि कम्ति भनेको एट्टी एट्टीहरू हुन्छ कोइ अबो मङ्गो चैँ अबो मङ्गो हुन्छ कोइ चैं के भन्छ आठ सय आठ सय अरे यस्तोहरूकोम् हुन्छ हौ त्यो मैले सुन्दाखेरि चाहिँ एउटा चाहिँ पन्ध्र सयहरूको पनि थियो अरे होइन त्यहाँनिर एकदम उयसको के भन्छ राम्रो क्वालिटीको फुल हुन्छ अर्किडहरू अर्किडहरू त त्यस्तो पाउँदैन नि त अन्त त्यस्तो थियो अरे भन्छ मैले चाहिँ एउटा फुल सोधेको थिएँ इन्जिलिया मलाई चाहिँ अस्सीमा लैजाउ भाइ भन्दै थियो लगिनँ कति ढेड सय कि कति भन्दै थियो अस्सी कि सयमा लैजाउ भन्दै थियो लगिनँ घरमा दिँदैन अन्त जा न अन्त कस्तो राम्रो थियो ल ल ल